हेलो हेलो ए अङ्कल तपाईँ अहिले के गर्दै हुनुन्छ हौ बारीतिर ए होइन होइन त्यो बारीमा देख्दैछु र नि तपाईँलाई कि के गर्दै हुनुहुन्छ हौ के त्यो फे के फसल लाउनु भएको हौ तपाईँले ए हजुर हजुर हजुर ए हजुर हजुर साह्रै तपाईँ पौरखी हुनुहुन्छ हौ आम्ममम बारीतिर हेर्नुहोस् फुलहरू पनि तपाईँले लाइराख्नु भएको छ सागपातहरू पनि लाइराख्नु भएको छ हजुर हजुर हजुर पछि म पनि पढिसकेर अङ्कल यही गर्ने इच्छा छ हौ अन्त अब हजुर ह हजुर हजुर अङ्कल मेरो पनि सोचाईँ चाहिँ त्यही नै छ कि अन्त अब के गर्नु अब पढिराख्यो भने चाहिँ यसो हातमा यसो डिग्री छ भने होइन केही पाइहाल्यो भने चाहिँ भन्ने नि आशामा पढ्दैछु अनि तर पछि त्यही हो तपाईँले जुन अहिले यहाँनिर काम गर्दै गर्नु हुँदैछ नि म पनि त्यही चाहिँ ठिक लाग्छ कसैले केही पनि नभन्ने आफ्नो विचारमा आफ्नो इच्छमा कसैको गाली पनि नखाइने अन्त म त त्यो सोचिरहेको छु हौ अङ्कल

अँ हजुर हजुर हजुर हजुर तपाईँले सही भन्नु भयो

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर अङ्कल हजुर हुनुपऱ्यो हजुर हजुर हजुर अङ्कल सुन्नुहोस् न तपाईँले यो वरिपरि देखिँदै गरेको सब्जी लाउनु भएको चाहिँ सरकारी मल त लाउनु भएको छैन नि हगि अङ्कल अच्छा छा छा यो चाहिँ राम्रो हो नि त हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर म पनि एकदमै यही विषयमा चाहिँ चासो राखेको छु अँ अङ्कल नि अन्त म पनि भविष्यमा चाहिँ एकदमै अर्ग्यानिक खेती गर्ने नै इच्छा छ अङ्कल मलाई लहै पछि हुन्छ हुन्छ हुन्छ अङ्कल म पाल पाल्छु हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ अङ्कल म भोलितिर म एकदम टाइम लिएर आउँछु नि अङकल हुन्छ